हेलो

हेलो हजुर बसिरहेको छु म

ए मेरो घरको लागि अँ

मेरो घरको लागि टिनहरू अब यस्तै लगभग त्यस्तै अब अहिले नयाँ डिजाइनको छानाहरू यस्तै अब चार रुमको गर्दा सत्तर साठी हजार लाग्यो

मलाई चाहिँ अब मिस्त्री चाहिँ अब यस्तो हुन्छ गाउँको हो अब गाउँको मिस्त्रीलाई चाहिँ अब रोजगारी माग्दैन यसो ठिका नै भन्छा अनि ठिकासिका मिलाउँदा ओर्दा मिस्त्रीलाई चाहिँ अब चालिस हजार चाहिँ लोग्यो हजुर हजुर हजुर मैले तपाईँको धुपीको काठ भन्दाखेरि तपाईँको अब हुन्डा हुन्डी लिएको अन्त त्यसको चाहिँ सबै कलेक्सन गर्दा चाहिँ चालिस हजार जस्तो चाहिँ लाग्यो धुपीको काठ हजुर हजुर काठ चाहिँ चारवटा रुम होइन तिनवटा रुममा चाहिँ कहाँ कहाँ अब चालिस हजारको लाग्यो अब अलिकति चाहिँ उब्रिएको छ अन्त त्यसलाई चाहिँ थपथाप गर गर्नुपऱ्यो फेरि

हजुर हजुर हजुर बलुवा तपाईँको मैले अब इस्टिमेट अब ल्याइराखेको चार गाडी तिन गाडी जस्तो चाहिँ ल्याइराखेँ मैले तिन गाडी जस्तै ल्याइराखेँ बालुवा चाहिँ अन्त तपाईँको सिमेन्ट भन्दाखेरि चाहिँ अब सिमेन्ट चाहिँ अब अलिअलि गर्दै लिएको कोही बेला पन्ध्र ब्याग कोही बेला अब सोह्र ब्याग गर्दै मैले चाहिँ यसरी चाहिँ घर चाहिँ अब यसरी नै रिपेरिङ गरेँ हजुर हजुर हजुर हजुर

मैले चाहिँ कल भन्दामा सिलगढीमा सिलगढीबाट मगाएँ अब अहिले नयाँ निस्किएको कलहरू होइना सिलगढीबाट चाहिँ मैले मगाएको त्यो नयाँ कलहरू चाहिँ बुङकुलुङ तपाईँको आइपुग्नु चाहिँ अब अहिले माथिबाट घुमेर आउनुपर्छ अनि अब जिरोको बाटो बन्द छ अनि त्यसैले गर्दा चाहिँ तपाईँको दस नम्बर हुँदै आउँदाखेरि चाहिँ यहाँ आइपुग्दा चाहिँ चार हजार पर्छ गाडी भाडा

ए हुन्छ हुन्छ हुन्छ हुन्छ बाई बाई